हेलो हजुर हजुर हजुर

हजुर कुन चाहिँ ब्याङ्कबाट बोल्नुभएको कुन चाहिँ ब्याङ्कबाट ए हजुर हजुर हजुर

हजुर हजुर हजुर

हजुर हजुर अहिले त मलाई त्यस्तो लोन लिनुपरेको छैन अहिले मेरो त हजुर हजुर हजुर हजुर हजुर अहिले त मलाई लोन लिनु त्यस्तो जरुरत परेको छैन अब लिनै परिहाल्यो भने म तपाईँलाई फोनबाट गर्छु नि तर

ए हजुर हजुर परेको छैन अहिले त आज अँ म लिदिनँ लिनु परिहाल्यो म भन्नेछु तपाईँलाई फोन गरेर ए हुन्छ हुन्छ तपाईँलाई कन्ट्याक्ट गर्छु नि ल हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ